हेलो यो कालिम्पोङ ट्राभल एजेन्सी हो मलाई एउटा छजना सदस्य भएको परिवारको लागि एक दिनको लागि गाडी चाहिएको छ रिजर्भ है यहाँदेखि कालिम्पोङदेखि लाभासम्मको लागि किराय कति होला जान्नु पाए हुन्थ्यो अनि त्यसमा केही छुटहरू अथवा सहुलियतहरू पाउन सकिन्छ कि त्यो पनि जान्न पाए हुन्थ्यो

विशेष दिनभरिको लागि चाहिँ चाहिएको हो मलाई साँझपख हामी फर्कन्छौँ र तपाईँले त्यो सुविधा दिनु सक्नुहुन्छ भने मेरो यही नम्बरमा सम्पर्क गरिदिनुहोस् धन्यवाद